अब भारतमा त अब घुम्ने ठाउँहरू एकदमै धेरै मात्रामा छ जहाँ गए पनि हुन्छ है र पनि अब एकदमै महत्त्वपूर्ण है सबैले जानेको बुझेकोहरू चाहिँ अब हाम्रो ताजमहल भयो होइन कुतुबमिनार लोटस टेम्पल अब केदारनाथ हाम्रो यता सिक्किममा आयो भने सिक्किममा हाम्रो चारधाम यस्तो दा राम्रो राम्रो ठाउँहरू छ दार्जिलिङमै मालरोड भन्ने जापानिस टेम्पल हाम्रो यो बोटानिकल गार्डन एकदमै घुम्ने पर्यटकहरू आउने स्थलहरू हुन्